दार्जिलिङ जिल्लामा स्वास्थ्य सेवा सामाजिक सहयोग र मर्यादाको सन्दर्भमा पाकाहरूले सामना गर्नुपर्ने मुख्य चुनौती र मौकाहरू चाहिँ पहिलो कुरा चाहिँ स्वास्थ्य केन्द्रहरू धेरै नै कम भएको कारणले गर्दा धेरै नै कम छन् र अर्को कुरा भएको स्वास्थ्य केन्द्रहरू पनि टाढा टाढा छन् है र त्यस्तो प्रकारले बल्ल बल्ल एउटा अस्पताल पुग्यो अथवा एउटा स्वास्थ्य केन्द्रमा पुग्यो भने पनि लामो लामो लाइनमा बस्नुपर्ने हुन्छ लामो लामो कतारमा उभिएर आफ्नो पालो पर्खनुपर्ने हुन्छ दोस्रो कुरो चाहिँ पाहाडमा पनि सबै ठाउँमा एउटा सुविधाजनक बाटो बनिएको छैन र कति जग्गामा स्ट्रेचरमा डोकोमा है हालेर नाम्लोले बोकेर निकाल्नुपर्ने अवस्थाहरू छ त्यसले गर्दा पनि अब एकदमै स्वास्थ्य सेवा र सामाजिक सामाजिक सहयोग त पाइहाल्छन् तर स्वास्थ्य सेवा र मर्यादाको सन्दर्भमा भने पाकाहरूले धेरै नै यस्तो प्रकारको दुःखहरू पाउँछन् जस्तो ओल्ड एज पेन्सनहरू है यो वृद्ध भत्ताहरू पाउँदैनन् अनि बर्खामा यस्तो पहिरोहरू गएको बेलामा भनौँ चाँडो चाँडो तातो तातो स्वास्थ्य सुविधाहरू चाहिँ पाउँदैनन् उनीहरूले